सर यस्तो गर्नुहोस् तपाईँले कम चिनी भएको अनि कम्ती मसला भएको खाना तपाईँकोमा के छ त्यो ल्याउनुहोस् अनि एप्पिटाइजरमा होइन एप्पिटाइजर होइन न मिठाईमा पनि कम चिनी भएको मिठाई र तपाईँले एप्पिटाइजरमा कुनै मसला नभएको एप्पिटाइजर ल्याइदिनुहोस् न मलाई